हाम्रो पहाडी क्षेत्रमा विभिन्न प्रकारको जातिहरू बस्छन् राई लिम्बू भोटे छेत्री लेप्चा र विभिन्न विभिन्न विभिन्न जातिहरूको आफ्नो आफ्नो ल्याङ्ग्वेज र आफ्नो आफ्नो नै भाषा र संस्कृति छन् र त्योभन्दा माथि पनि यहाँको मान्छेहरूले के ठानेर बसेको छ भन्दा हामी एउटा नेपाली सबै जस्तो ज सबै जाति भए पनि हामी एउटा नेपाली हो र त्योभन्दा बेसी पनि हामी चाहिँ एउटा मान मानव हो हामीले मानव मानवता जगाउनु पर्छ एक अर्कासँग हामीले सधैँ एक अर्कासँग भाषा या केहीको विषयमा झगडा गरी बसेर हुँदैन भन्ने कुरा चाहिँ हामीले मनमा ठानेर राखेको छौँ र त्यसैले गर्दाखेरि आज राईको घरमा केही पऱ्यो भने छेत्री आउँछ बाहुन आउँछ या मङ्गर आउँछ सबै आउँछ र त्यो चाहिँ हाम्रो हाम्रो चाहिँ एउटा युनिटी देखाएको छ हामी नेपालीहरू भएर चाहिँ छन् हाम्रो हाम्रो घर घर वरिपरि हाम्रो क्षेत्रमा पनि धेरै धेरै किसिमको मानिस जातिहरू बस्छन् राई बस्छ रिम्बू भोटे लेप्चा तर हामीले चाहिँ उनाहरूमाथि चाहिँ उनीहरू र हामी चाहिँ इन्टर डिपेन्डेन्ड छ हामी एक अर्कासँग भर पर्छौँ र हामीेले आजकलको जमानामा जाति जात भात भनेर छुट्टयाउनु पाउँदैनौँ र हामी चाहिँ एउटा एउटा मानवता भन्ने चाहिँ आफ्नो मनमा राखेर बस्नुपर्छ